हामीले पशुपालन गर्दाखेरि धेरै सामना गर्नुपर्छ धेरै पशुहरूलाई पनि धेरै प्रकारको रोगहरूले सताउँछ उनीहरूलाई त्यति बेला हामीले जान्न पर्छ अघिबाटै पशुहरूलाई के हुँदैछ अनि उसलाई कुन कुरोले असर पार्छ त्यो कुरोहरू बाट चाहिँ अलिकति होस्यारी अप्नाउनु पर्छ विशेष गरी हामीले बिहान बेलुकी चाहिँ उनीहरूलाई रेखदेख गर्न पर्छ उनीहरूको गोठमा गएर उनीहरूलाई सुमसुमाउने गर्नु पर्छ उनीहरूको हेल्थलाई एकदमै क्युर गरिदिनु पर्छ नत्र भने हामीलाई धेरै नोक्सानीमा पार्ने हुन्छ हामीले केयर्लेस चाहिँ गर्नु हुँदैन उनीहरूको जीवन चाहिँ यस्तो प्रकारको हो उनीहरूलाई दोरीले बाँधेर राखेको हुन्छ उनीहरू न बोल्छन् न आया भन्छन् न आत्था भन्छन् उनीहरूलाई चाहिँ हामी मालिक भएर चाहिँ उनीहरूलाई चाहिँ एउटा डक्टर जस्तो भएर पनि काम गर्नुपर्छ उनीहरूको हेल्थमा के अपुग भइरहेको छ के कुरो दुखीरहेको छ त्यो चाहिँ एकदमै याद गर्नुपर्छ अनि विशेष गरी चाहिँ हामीले यो झरिको समयमा चाहिँ याद गर्नुपर्छ कि यिनीहरूलाई चाहिँ कोही बेला चाहिँ ज्वरोहरू आइरहेको हुन्छ त्यतिखेर चाहिँ हामीले चाहिँ चिसो घाँसहरू दिनु हुँदैन काँचो नुनहरू दिनु हुँदैन उनीहरूलाई दानामा मिक्स गरेर त्यति बेला चाहिँ दिनु हुँदैन उनीहरूलाई निमोनिया निमोनिया हुने चान्सेसहरू हुन्छ त्यति बेला चाहिँ हामी दुखित हुनु हुँदैन त्यति बेला चाहिँ हामी चाहिँ एकदमै त्यो कुराहरूसँग चाहिँ उनीहरूको त्यो रोगसँग चाहिँ हामी चाहिँ लडिदिनु पर्छ त्यो चाहिँ हामीले सामना गरिदिनु पर्छ हामीले चाहिँ उनीहरूलाई चाहिँ अँ त्यो आत्माबल दिनुपर्छ हामीले पालेको पशुहरूलाई चाहिँ हामीले केयर्लेस गऱ्यो यादै गरेन उनीहरूलाई ज्वरोहरू भइरहेको छ भने चाहिँ उनीहरूलाई केयर्लेस गरेर त्यो उनीहरूको त्यो चिसो ओछ्यानमै हामीले छोड्दिउँ भने चाहिँ उनीहरू झन् झन् साह्रो हुन्छ नोक्सानी चाहिँ हामीलाई नै हुन्छ अनि यो समय समयमा यसरी हुने गर्छ सधै हुँदैन तर हामीले चाहिँ सधैँ नै केयर गर्नुपर्छ कि पालेको पशुहरूलाई चाहिँ हामीले सधैँ नै सुक्खा जग्गा अनि सफा जग्गामा राख्नुपर्छ भन्नेर अनि हामीले कसरी चाहिँ हामी अलग केही कुरो केही काम परेर हामी काहीँ जानुपर्दाखेरि चाहिँ हामीले कसै भर पर्दो मान्छेलाई चाहिँ हामीले छोडेर जानुपर्छ अनि भर पर्ने मान्छेले चाहिँ अनि पशु याद गर्ने व्यक्तिलाई चाहिँ हामीले जिम्मा दिएको हुनुपर्छ नत्र भने फेरि हामीलाई चिन्तामा पार्ने गर्छ अनि हामीले यसरी नै पशुहरू पाल्दै गर्दाखेरि चाहिँ कोही बेला यस्तो पनि घट्नाहरू घट्छ कि हामीले नचाहँदा नचाहँदै पनि उनीहरूलाई साँच्चि नै त्यो एउटा प्राणघातक रोगहरू नि लाग्ने गर्छ त्यति बेला अब हामीले चाहिँ उपचार गर्दा पनि हुँदैन त्यति बेला चाहिँ उनीहरूको प्राण लिएरै छाड्छ तर त्यति बेला हामीलाई धेरै नोक्सानी हुन्छ तरै पनि अब हामीले त्यो नोक्सानीको अनुभव गरिबस्नु भएन किनभने हामीले उनीहरूलाई बचाउँनु चाहँदा चाहँदै पनि कोही बेला हामी हाम्रो गोठबाट गोठ रित्तिन्छ त्यति बेला हामीहरू धेरै हामीलाई दुखित बनाउँछ हामीलाई नोक्सानीमा बनाउँछ तरै पनि अब हामीले कोसिस चाहिँ गर्नु छोड्नु भएन विशेष गरी है हामी पशुपालन गऱ्यो पछि चाहिँ हामीले चाहिँ धेरै कुरोहरू जानेको हुनुपर्छ विशेष गरी चाहिँ पहिलो सुरु चाहिँ पहिलो नम्बरमा चाहिँ वस्तुलाई अरू रोग आउनु भन्दा अगाडी चाहिँ पहिला चाहिँ जोरो नै हो जोरो नै आउँछ तिनीहरूलाई हात खुट्टा नै दुख्छ त्यति बेला चाहिँ हामीले चाहिँ घरेलु औषधिहरू पनि गर्न सकिन्छ यहीँनिर को जैविक दबाई औषधि घाँस पातबाट बनिएकै त्यही रुखपातको बोक्राबाटै बनिएको हामीले औषधि पनि उनीहरूलाई सेवन गराएर निको बनाउन सक्छौँ हामीले यदि पशुपालन हामी एउटा पशु पाल्ने व्यक्ति भए पछि चाहिँ हामीले धेरै कुरो सिकेको हुनुपर्छ जानेको हुनुपर्छ अब इच्छा मात्रै गरेर हुँदैन तर लागि पनि परेको हुनुपर्छ